हेलो दाजु हिजो मैले तपाईँलाई गाडी भनेको थिए नि हजुर ल्या हजुर कति बेला जाने बिहान छिट्टो आउनुहोस् ल हजुर दिउँसो गयो त जाम हुन्छ होइन अब मेरो फ्लाइट भेलोर जानुपर्ने आपालाई लिएर भेलोर जानु ढिलो हुन्छ हजुर टाइममा आइदिनुहोस् ल हुन्छ